मेरो सबैभन्दा चुनौ चिनौतीपूर्ण रेसिपी रहेको थियो मन्चुरियन किनभने त्यसको रेसिपी एकदमै टफ हुन्छ र लामो पनि हुन्छ त्यसको स्टेप्सहरू त्यसको स्टेप वान बाई वान गर्नुपर्छ किनभने अब किनभने त्यसको भेजिसहरू काट्नु र त्यसको पेस्टहरू बनाउनु अनि त्यसलाई एकदमै सेपमा है राउन्ड राउन्ड सेपमा हामीले त्यसलाई बनाएर फेरि त्यसलाई फ्राई गरेर फेरि त्यसको मसालाहरूलाई हामीले एकदमै पकाएर है त्यसलाई फेरि त्यो मसालामा डुबाएर त्यसरी बनाउनुपर्छ है त्यसमा हामीले थुप्रै भेजिसहरू काटेर होइन थप्नुपर्छ र त्यस्तै गरेर त्यसको एकदमै मसालाहरू पनि मिल्नुपर्छ है हामीले कति कति हाल्ने त्योहरू ध्यानमा राख्नुपर्छ र त्यसै कारण होइन एक दुई तालमा त्यसलाई बनाउनु गाह्रो परेको थियो र त्यसबाट त्यही मैले कस्तो अनुभव गर्नपाएँ भन्दाखेरि कुनै पनि कुरा अब हामीले सजिलै गर्नसक्दैन है त्यसको निम्ति हामी प्रेक्टिस गरिरहनुपर्छ प्रयास गरिरहनुपर्छ र त्यसरी प्रेक्टिस गर्दै सिकिरह्यो भने हामीले एकदिन न एकदिन है त्यसलाई अवश्य सुधारेर करेक्सन गरेर हामीले राम्रो बनाउन सक्छ भन्ने हामीले त्यसबट सिक्न सक्यो मैले